कालिम्पोङ जिल्लामा मुख्य यातायात गर्नु भने गर्नु भनेको चाहिँ अब मेन सडक नै हो है तर अब यहाँनिर एयरपोर्टहरू पनि छैन है तर अब के भन्छ रेलवेहरू पनि छैन अब हालैमा अब गाउँदेखि टाढो अलिक टाढो रम्फू भन्ने जग्गामा चाहिँ अब रेलवेहरू पनि बनिँदैछ है त्यहाँबाट चाहिँ अब धेरै सुविधाहरू हुन्छ अन्त अब मुख्य अब कमानको कुरा गर्नुपर्दा चाहिँ कमानमा चाहिँ अब पहिला चाहिँ धेरै असुविधाहरू थियो है अब हामीले सौदापानीहरू खानुपर्दा पनि किन्नु जानुपर्दाखेरि पनि बजार धेरै टाढो थियो हिँडेर नै हामी अब हिँडेर नै जान्थ्यौँ आधी बाटोसम्म त्यहाँबाट चाहिँ गाडीमा जान्थ्यौँ त्यहाँबाट सौदाहरू लिएर चाहिँ फेरि हामी हिँडेर नै अब बोकेर नै सौदा बोकेर नै घरसम्म लिएर खाने गर्थ्यौँ धेरै अब असुविधा थियो है अन्त अहिले त अब धेरै सुविधा छ प्र प्रायः जस्तोको अब गाडीघोडाहरू पनि छ है बाइकहरू गाडीहरू पनि छ कतिजना बाइकहरूमा पनि जान्छ अब बुढापाकाहरू चाहिँ अब पेन्सनहरू थाप्नुहरू जाँदाखेरि चाहिँ गाडीतिर जान्छ अन्त त्यही हो अहिले चाहिँ धेरै अलिक अब पहिला हेरी धेरै सुविधा भएको छ